एक एक दुई हजार दुई तिन पाँच दुई हजार एघार तिन दस दुई हजार बाह्र तिन एघार दुई हजार नौ

पाँच दुई हजार दुई